हामीले चाहिँ है आफ्नो कल्चरहरू बिर्सनु भएन है किनकि अब पहिल्यैदेखिको अब बाजे बज्यूहरू हुँदादेखिको यो कल्चर हो है त्यही कारण चाहिँ अब म पनि अब बुद्धिस्ट भएको कारणले गर्दा चाहिँ अब हाम्रो पनि घरमा वर्षमा एकपल्ट चाहिँ हामीले एउटा दोमङ पढाउँछौ है दोमङ पढाएर चाहिँ आफ्नो त्यो कल्चरहरूको त्यो यो पूजाहरू राख्छौँ है यो आफ्नो कल्चरहरू चाहिँ कहिल्यै पनि बिर्सन भएन सो अब तपाईँले के भन्नु अब तपाईँलाई कल्चरहरू बिर्सिनु भएन अब आफ्नो आफ्नो हुन्छ अब हामी बुद्धिस्ट भयौँ कोही कोही सुब्बाहरूमा पूजाहरू गर्छौँ राईहरूको गर्छौँ त्यही कारण चाहिँ यो चाहिँ कहिल्यै पनि मासिएर जानु भएन